हाम्रो गाउँमा रुघा खोकी साह्रै ज्यादै भयो भने उपचार घरेलु उपायले नै ज्यादा गरिने कोसिस गर्छ है ज्यादा जस्तो लाइक तुलसी बिहानको चियामा तुलसीको पत्ता हालेर अन्त घरमै घरमै भएको लाइक अलैँची ल्वाङ अलिकति हर्दी अलिकति मिस्री चिनी अन्त अलिकति मरिच हालेर काडा पनि बनाएर हामी पिउँछौँ त्यसले एकदमै रुघा खोकी छिटोभन्दा छिटो उपचार भन् हुन्छ भन्ने हाम्रो एउटा मान्यता छ